मैले गरेको सबभन्दा बजेट अनुकूल यात्रा चाहिँ म मेरो साथी भाइ साथीहरूसँग हामी दिघा घुम्न गएको थियो अब छोरा छोरा केटा केटा मान्छेहरू गएको होइन अब हुन त दिघा अब गए छ भने अब यहाँदेखि कलकत्ता पुग्नु नै तपाईँको स्लिपरमा गए छ भने त चार सय पाँच सय रुप्पे लागिहाल्छ त्यहाँदेखि उता पनि स्लिपरमा गए छ भने फेरि दुई सय रुप्पे लाग्छ दिघा पुग्दा पुग्दा त छ सय रुप्पेमा खर्च हुन्थ्यो होइन तर हामी चाहिँ के गर्यो भने केटा केटा भएको कारणले गर्दाखेरि हामी चाहिँ स्लिपर क्लासमा र एसी क्लासमा नगएर चाहिँ जेनेरलमा टिकट काटेर एक सय नब्बे रुप्पेमा हामी कलकत्ता पुग्यौँ त्यहाँदेखि फेरि हामी त्यहाँ कलकत्ता हाउडादेखि लिएर फेरि दिघा पुग्नुको लागि पनि हामीले चाहिँ स्लिपर एसी नगरेर स्लिपर नगरेर चाहिँ जेनेरलमै त्यसरी चालिस रुप्पेमा हामी फेरि दिघा पुग्यौँ हो त्यसको साथ साथमा वहाँ पनि हामी बस्नको लागि अब त्यहाँ सब महँगो महँगो होटेलहरू थियो होइन हामी महँगो महँगो होटेलमा नबसेर आफैँ जुन चाहिँ एउटा अब हुन्छ एउटा रुम लिएको थियो हामी बनाएर खानु भनेर ग्यास स्यास सब दिएर होइन एउटा कम खर्चमै हामीले दिघाहरू घुमेर इन्जोय गर्यो हो हामी र महँगो होटेलमा बसेन अब हामीले खाना पनि अब होटेलमा नखाएर चाहिँ हामी आफैँ बनाउने सेल्फ कुक बनाउने होइन त्यस्तो गर्नाले हामी अब पैसा पनि बाँच्ने होइन आफूलाई जे खान मन लागेको छ त्यही खानु पायो अब होटेलमा बस खाएको छ भने त एउटा बिहानको बिलकै ब्रेक फास्ट नै गर्दा गर्दा तपाईँको अब महँगो परिहाल्छ त्यसले गर्दा चाहिँ हामी त्यसरी त्यहाँ गएर रुम भाडा गरेर त्यही किचन सिचनहरू सब म्यानेज गरेर पाँच छजना केटाहरू जम्मा भएर त्यसरी जेनेरलमा गएर जेनेरेलमा आएर त्यसरी रुमहरूमा पनि त्यसरी आफैँ बसेर आफैँ खाना पकाएर खाएर चाहिँ त्यो चाहिँ एउटा बजेट चाहिँ हामीले सेभ गर्यो होइन त्यो चाहिँ एउटा राम्रो एक्सपिरियन्स थियो